मेरो किचनमा के के भाँडा केमा केमा पकाउँछु भने भातको डेक्ची छ भात पकाउनुपर्छ कराही हुन्छ कराहीमा सब्जी बनाउनुपर्छ होइन त्यहाँदेखि फेरि चिया पकाउनुपर्छ डेक्ची हुन्छ पानी तताउनुपर्छ तातो पानी खानुपर्छ त्यहाँदेखि सब्जी बनाउँदाखेरि फेरि त्यो सिलौटाहरू धुनुपर्यो पिस्नुपर्यो कुकरमा कोही कोही बेला दाल पकाउनुपर्यो फेरि कोही कोही बेला मनपरेन कुकरको दाल कराहीमै पकाइन्छ

त्यहाँदेखि त्यही त हो नि अब खाना पकाएपछि कतिवटा भाँडाकुँडा जुठो हुन्छ हो त्यहाँदेखि कोही बेला अचार पिस्न बनाएको छ त्यही सिलौटो अझै धोएर युज गर्नुपर्यो कोही बेला मिक्सीमा मसला पिस्न मनलाग्छ त्यही हो क किचनको भाँडा त सबै जुठो हुन्छ नि कोही बेला हतारको बेलामा कुकरमा भात पकाउनुपर्यो कुकर कुकर जुठो भएको बेलामा कराहीमै तिहुन पकाइदिनु पर्यो

थालहरू जुठो हुन्छ त्यस्तै सब्जी काट्दा त्यो सब्जी कहाँ धोएको फेरि गम बोलहरू हुन्छ गमला बोलहरू त्यसमा फेरि गन्ध हुन्छ

भातले भात पकाउँदा त्यति गन्दा हुँदैन डेक्चीहरू होइन एउटै किसिमको हुन्छ तर सब्जी पकाउँदा थाल मैला हुन्छ कराहीमा छोप्नुपर्यो थालले गमलामा सब्जी धोएर राख्नुपर्यो